औ रेखा सुन न अस्ती भर्खर मैले एउटा कुर्थी नि कस्तो घिनलाग्दो कस्तो नराम्रो धुँ धुँदा पनि बबल्सहरू उठेर कलर गएर कुच्चेर कस्तो नराम्रो लाँउदा पनि नराम्रो देख्ने ठुलो न ठुलो धुँदा पनि एत्रो ठुलो देखेर न सुहाउँदै नसुहाएर त्यो दोकानको दाजुले कस्टमर छ भने लिएर आउ न भन्दै भन्दैथ्यो कि तर नजाउ ल तिमी राम्रो छैन त्यो दोकानको त्यो दोकानको क्वालिटी नै राम्रो छैन रहेछ राम्रै देख्दैन लगाउँदाखेरि पनि धुँदा पनि कलरहरू गएर घटेर यत्रो टाइट न टाइट भयो मलाई त एकैपल्ट धुएर लगाएको थिएँ कि कस्तो टाइट भयो राम्रै देखेन कि नजाउ ल हाम्रो पनि आमाले किन्छु भन्नु हुँदैथ्यो कि मैले त नजानु भनेँ त्यहाँ त्यो दोकानमा राम्रै छैन क्वालिटी राम्रो छैन रहेछ राम्रो छ भनेर मलाई दियो कि तर राम्रो छैन रहेछ त्यहाँनिर दोकानको दोकानको लुगाहरू नजाउ है ल त्यो दोकानमा अस्ति जाउँ भन्दैथियौ नि तिमीले मलाई नजाउ त्यहाँनिर राम्रो दिएन लुगै राम्रो छैन रहेछ